आजकल आजकल यो क्लाइमेटिक चेन्ज र यो ग्लोबल वार्मिङ भन्नेहरूले गर्दाखेरि चाहिँ हाम त्यो जङ्गलको जनावरहरू पनि सक्किसक्यो प्रायःजस्तो भनौँ न है र पहिलाको जस्तो हामीलाई हामीले त्यस्तो कन्जर्भ गरेर राख्नै पर्दैन क्याउ हाम्रो बिउ बिरुवालाई चाहिँ तर पनि कोही कोहीबेला खरायो या फिर बाँदरहरू आउँछ तर त्यसलाई पनि हामीले तिनीहरूलाई पनि खेदाउँछ हामी त्य त्यसको कन्जर्भ गर्न लागि हामी त्यो बारी वरिपरि बार्छौँ हो अब त्यो मान्छेहरू त्यो लुगाको मान्छेहरू झुन्डाउँछौँ अब त्यस्तै त्यो बनाएर तर त्यत्ति आजकल चाहिँ आउनु छोडेको छ त्यस्तोहरू